कालेम्पुङमा चाहिँ अब जुन अब यो उयो स्वास्थ्य सेवाको व्यवस्था चाहिँ अब धेरै राम्रो छ पहिलाको हेरि है अहिले त अब जुन अब यो सरकारले नै स्वास्थ्य अब यो स्वास्थ्य केन्द्रतिर चाहिँ धेरै प्रकारको फेसिलिटी दिएको छ है अन्त अहिले भनुौँ भने अहिले गाडी अब कसै गाउँमा बिमारी अब अचानक भए पनि हामी त्यहाँ लानुसक्छ कालेम्पुङमा धेरै कुराको राम्रो छ व्यवस्था अलिकति के छ भने चाहिँ जुन कालिम्पोङ एरिया भित्र चाहिँ सफा भन्ने चाहिँ जुन सफाहरू गर्नुपर्ने त्यो चाहिँ छैन जग्गा जग्गामा मैला मैला थुपारेर है कोही बेला गाडी आएर त्यो मैला लान्छ तर प्राय नै कालिम्पोङ एरिया भित्र चाहिँ त्यो मैला चाहिँ अलिकति मैला छ तर स्वास्थ्या केन्द्रभित्र चाहिँ धेरै सफा भएर चाहिँ धेरै अब उन्नति भइरहेछ अझै पछि पनि यसलाई सरकारले धेरै कुराबाट उन्नति दिनेछ